ए म साथी मैले नि त्यो मलाई चाहिँ ट्रेजमी मैले खासमा ट्रेजमी सेम्पू चलाउँथेँ र त्यही सेम्पूकै उसमा पाउँछ नि आजकल कन्डिसनर ट्रेजमी कन्डिसनर चलाउँथेँ तर कन्डिसनरको चाहिँ मैले एकदमै राम्रो उयो पाइनँ तेसको रिजल्ट चाहिँ राम्रो पाइँन है किनभने चाहिँ कन्डिसनरले चाहिँ के हुँदोरहेछ भन्दा चाहिँ केश बेसी मात्रामा झर्दो रहेछ झर्दो रहेछ अन्त त्यो उयो हुँदोरहेछ विशेष चाहिँ मैले चाहिँ त्यो कन्डिसनरबाट चाहिँ त्यसको नेगेटिभ उयो चाहिँ त्यही नै पायो केश पुरा झरेको त्यही भएर चाहिँ आजकाल मैले कन्डिसनर चलाउँदिन है र कन्डिसनर चाहिँ को त्यति साह्रो मलाई उयो पनि लागेन फाइदा पनि लागेन त्यही भएर मलाई कन्डिसनर चाहिँ म आजकाल चलाउँदिन